र पाहाड जङ्गलतिर जाँदा रमाइलो रमणीय जग्गामा पुग्दाखेरि नदेखिएको प्राणी भेटिन्छ रहेछ त्यो प्राणीको नाम चाहिँ घोरल भन्दो रहेछ घोरल जन्तु अति नै आकर्षित पार्दो रहेछ त्यो जन्तु देख्दाखेरि र फोटो खिच्ने क्रममा चाहिँ आफ्नै फोनमा त्यो घोरलहरू त्यहाँको रमणीय जग्गाहरू खिचेर राख्ने गर्छु म आफ्नै जुन मोबाइलमा राख्छु म कतै फेसबुकतिर हालेर कतै पठाउनु पठाको छुइनँ